रोग लाग्नबाट बाँच्न र स्वस्थ्य रहन गर्ने उपायहरू छन् कति कुरोहरू जस्तै अब त्यसमा योगा हुन्छ तपाईँको होइन सबै प्रकारको अब योगाको तरिकाहरू अपनाउनु पर्यो अब तपाईँको तरिकाहरू छ तपाईँको भएन जडीबुटीहरूदेखि लिएर यता तपाईँको हलकाफुलका बिमारहरूको कति कुरोको त अब यहाँनिर अब हुन्छ दबाईहरू पनि हुन्छ तपाईँको झाररपातमा पनि धेरै किसिमको दबाईहरू छ अनि अब हामीलाई चिनेको जति जुन सेवन गर्नुहुने जति हामीले गर्छौँ र अरू पनि अब तपाईँको केही तरिकाहरू त अब त्यही हस्पिटलै जानुपर्यो स साह्रो गाह्रो बिमारको बेलामा यति नै हो